मेरो घर चाहिँ पेम्लिङ हो त्यो चाहिँ मेरो घर चाहिँ बस्तीमा पर्छ पेम्लिङ अन्त त्यहाँदेखिको त्यो चाहिँ कालिम्पोङ टाउनदेखि चाहिँ तिस चालिस किलोमिटर टाढो पर्छ अन्त त्यहाँदेखिको चाहिँ अब त्यो रिमोट जग्गा भएकोले गर्दाखेरि चाहिँ पहिला पहिला चाहिँ मेरो आमाहरूले चाहिँ अब भाँडा चाहिँ त्यो खो क्याउ कोइला कुटेर खरानीले अब त्यो खरानी कोइलाले त्यो परालमा धसिकन धुने गर्थ्यो अब त्यो पहिला अब त्यतानिर त्यो साबुनहरू भन्ने मान्छेले देखेकै थिएन अन्त त्यहाँदेखिको चाहिँ त्यो कोइला खरानीले चाहिँ भाँडाहरू धुने गर्थ्यो तर अहिले चाहिँ अब कालो साबुन भाँडा धुने साबुन अलग्गै हुन्छ कालो साबुन त्यसको कलर पनि कालै हुन्छ र स्टिल झुट स्टिल झुटले चाहिँ भाँडा धुने गर्छ अब त्यो स्टिल झुट र अरू पनि धेरै छ अब भाँडा धुनेहरू तर प्रायः जस्तो बस्तीमा चाहिँ त्यो प्रयोग गर्ने गर्छ कालो साबुन र स्टिल झुट अन्त त्यहाँदेखिको चाहिँ अब त्यो चुल्हामा त्यो दाउरा हालेर पकाएको त्यो जुन भाँडा एक्दमै कालो मोसो लागेर कालो भएको हुन्छ त्यो पनि कालो साबुन र स्टिल झुटले मजाले धुँदाखेरि चाहिँ अब त्यो राम्रोसँग सफा हुन्छ एक्दमै टल्किने खालको अन्त त्यहाँदेखिको तेल लागेको भाँडा कुडा पनि हामी त्यही कालो साबुन र स्टिल झुटले नै धुने गर्छौँ किनभने त्यसले नै राम्रोसँग सफा हुने गर्छ